विद्यालयको पाठ्यक्रममा बाल बालिकालाई ब्याङ्कको कार्य पर्व नीति ऋण फिर्ता कर आदिबारे सिकाउनु आवश्यक छ किनभने यस्ता ब्याङ्कको कुराहरूको बारेमा जानकारी दिनु आवश्यक हुन्छ किनकि पछि हामीलाई यस्ता चिजको जानकारी थाहा भयो भने हामीलाई ब्याङ्कका कामहरू गर्दा सजिलो पर्छ अर्थात् यसै कारण मलाई यस्ता ब्याङ्कसँग जडित जानकारीहरू विद्यार्थीलाई पाठशालातिर दिनु पर्छ भन्ने आवश्यक लाग्छ